दार्जिलिङ जिल्लामा स्वास्थ्य सेवा सामाजिक सहयोग र मरयादाको साधनमा पक् पाखाहरूले स साम्ना गर्न गर्ने मुख्य चुनौतीहरू बारेमा भन्नुपर्दा दार्जिलिङमा ओल्डएज होमको कमी छ दार्जिलिङमा एउटा मात्र ओल्डएज होम छ जो खरसाङको रोहिनी क्षेत्रमा छ तर त्यसले त्यतिले मात्र यत्रो जनतालाई पुऱ्याउन सक्दैन र यहाँ एउटा शिशु भवन पनि हुनु पर्छ दार्जिलिङको प्रत्येक सब डिभिजनमा नै एउटा एउटा ओल्डएज होम अनि नानीहरूको लागि पनि होस्टेल हुनु जरुरी छ यहाँ कुनै किसिमको सोसियल सिक्युरिटीसहरू त्यस्तो राम्रो खालको छैन तर गभर्मेन्टले अनइम्प्लोइमेन्ट ब वार्ता वृद्धमा भत्ता आलि आलि चाँहि दिन्छ र त्यस्ले गर्दा मानिसहरूलाई आलिकति आर्थिक मदद मिल्दछ